हेलो दाजु ए म के त तपाईँको त्यो तल्लोपट्टि रेन्टमा बस्छु नि हजुर ऊ बैनी कि अन्त उयो के भन्छ अङ्कल त्यो के पर्यो अङ्कल पर्यो ए ला दाजु के भन्छ त्यो त्यो रेन्टहरू दिनुपर्ने थियो नि मेरो बाँकी थियो है अन्त त्यो एक महिनाको दिनुपर्छ मैले

इलेक्ट्रिसिटीको बिल चाहिँ कति आएको छ मेरो ए हुन्छ हुन्छ होइन अस्तिको महिना त म त्यो बसेको थिइनँ घर गएको थिएँ कि त्यही भएर अलिक कम्ती आएको होला बिल त रेन्ट मात्रै दिनुपर्छ है मैले हो नि त ए हुन्छ हुन्छ के के भन्छ तपाईँ तपाईँकोमा पनि चाबी छ होइन एक्स्ट्रा खोलेर हेरेर मिटरको फोटो मलाई पठाइदिनु होस् कि अन्त उयो के भन्छ त्यो उयो गरेर म तपाईँलाई जिपे गरिदिन्छु नि ल हुन्छ हुन्छ अन्त त्यो के भन्छ मैले तपाईँलाई बेसिन लगाइमागेको थिएँ नि त्यो बेसिन पनि अन्त त्यो रुम खोलेको बेलामा बेसिन पनि लगाई राखिदिनु होस् न आउँदैखेरि मलाई सजिलो हुन्छ अन्त सुन्नुहोस् के भन्छ त्यो मेरो बाथरुमको उयोबाट पुरा पानी आउँछ कि बाहिर नुहाउँदाखेरि भित्र बाथरुममा अलिक धेर पानी खनायो भने त बा यता सबै रुममा पस्छ हो अन्त त्यहाँनिर पनि उयो गरिदिनु होस् न सानो बडी त्यो दासा जस्तो लगाइदिन्छ नि दैलोमा के त हौ त्यस्तो लगाइराख्नु होस् न ल अन्त मेरो त्यो किचनको खिर्कीमा पनि त उयो छ खिर्की नै छैन त्यताबाट चोरहरू पस्यो भने त अन्त मेरो सिलिन्डरहरू चोर्छ नि यता सिलगडीको चोरहरू त झन् अबै कस्तो खत्रा हुन्छ होइन खिर्की त्यो हुन्छ नि पतला खालके त्यो के पो भन्छ प्लाइको जस्तो खिर्की पनि लगाइदिनु न किन भन्नु त पानी पर्दाखेरि सबै पानीको बाछिटा पसेर नि अँ हो त्यो सबै पानीको बाछिटाहरू पनि उयो पस्छ कि अन्त त्यसले गर्दाखेरि खिर्की लगाइदिनु किनकि कोही बेला अब म बाहिर गएको हुन्छु खिर्की त दिउँसो त खुल्लै राख्नुपर्यो नभए गुम्सिन्छ हो त्यसले गर्दाखेरि लगाइदिई राख्नुहोस् न ल हुन्छ हुन्छ त्यसको पनि मैले पे गर्नुपर्छ अन्त ए हुन्छ हुन्छ हुन्छ अन्त तपाईँलाई मैले अस्ति भनेको थिएँ त्यो फ्यानको रेगुलेटर पनि छैन मेरोमा हो त तपाईँको त त्यो खोँडे भएको मलाई त्यो सिद्धै जडान गरेको छ अन्त अब त्यो रेगुलेटर पनि लगाई दिनुहोस् है हुन्छ हुन्छ हुन्छ हुन्छ